हिजोआज नानीहरूले खेलिरहने खेल भनेको चाहिँ फुटबल र बास्केटबलमा धेरै नै नानीहरू उन्नति गरिरहेको छन् अरूभन्दा पनि ज्यादा मात्रामा बास्केटबल र फुटबलप्रति धेरै खेल्नथालेको छन् र क्रिकेट तर नानीहरूले नानीहरूले जस्तो पहिलाको जस्तो अलिकति मन लगाएर अलिक निकै अहिले यो अहिलेको यो फिलहाल जेनेरेसनमा पहिलाको भन्दा अलिक निकै कम्ती नै खेलाडी निस्किन्छन् किनकि अहिले अलिकति नानीहरू एडभान्स भएर त्यो स्पोर्ट्स प्रति अलिकति जागरुक छैन पहिलाको भन्दा चाहिँ अलिकति कम्ती लिन्छ नानीहरूले धेरै धेरै स्पोर्ट्स को एक्टिभिटी गर्दै उनीहरू नानीहरू पछाडि गएर राम्रै हुन्छ जस्तै कि फुटबलमा भयो र बास्केटबलमा भयो अन्त भलिबल भयो टेनिस भयो तपाईँको हकी भयो साइकल रेस भयो जस्तै लाइक जिम भयो जिमेस्टिक भयो यो सबै खेलहरूमा स्विमिङ भयो एथ्लिट हन्ड्रेड मिटर रनर म्याराथन लङ डिस्टेन्स म्याराथन रेसर यो सबै यो सबै कुराहरू नानीहरूप्रति जागरुक गर्दछन् र आउने पिँढीहरूलाई जागरुक गर्दै यो चिज गरेका एकदम राम्रो हो एउटा नराम्रो कुरामा लाग्नुभन्दा यो कुराहरूमा लागेको धेरै नै राम्रो हो सानोदेखिको र खेल भनेको जुनै पनि खेल होस् खेल्न धेरै राम्रो हो र खेलप्रति माया गर्ने नानीहरू अवश्य अघि बढ्छ खेलहरू जुनै पनि होस् अलिकति मन लगाएर प्र्याक्टिस गर्नुपर्छ र जति जति प्र्याक्टिस गर्यो त्यति राम्रो हो मानिसहरूको लागि र अहिलेको विशेष गरी स्कुल भयो गभर्मेन्ट स्कुल भयो गभर्मेन्ट कलेज भयो प्राइमरी सेक्सनको स्कुल भयो हरेक स्कुलमा खेलप्रति अलिकति एडभान्टेज हुनुपर्छ र हाम्रो सरकारले पनि निकै नै अहिले अपर्चुनिटी लिनुभएको छ स्पोट्सलाई लिएर हरेक स्कुल प्राइमरी सेक्सनदेखिको लिएर हायर सेकेन्ड्री स्कुलसम्मको स्टुडेन्टहरूलाई हरेक स्टुडेन्टहरूलाई एक एकवटा सब्जेक्ट चाहिँ स्पोट्सको हुनैपर्छ र धेरै नै भन्दा धेरै छिटो र गभर्मेन्टले यो चिजमा अवश्य काम गर्नेछन् र कति स्कुलमा आधाउधी भइसकेको छ किनकि स्पोट्स भनेको नै एजुकेसन हो अहिलेको जेनरेसनमा र कोही आफ्नो देशलाई रिप्रेजेन्ट गर्नु भनेको धेरै नै ठुलो कुरा हो र मेनली अहिलेको नानीहरूले मेन टार्गेट स्पोट्स खेल्न थालेपछि सानो टार्गेट राखेर हुँदैन र फोनमा फोटो हाल्नुको लागि मात्रै होइन अघि बढेर आफ्नो देशलाई ओलम्पिक ओलम्पिक जस्तो एउटा ठुलो ठुलो ठुलो यस्तो खेलमा भाग लिएर आफ्नो देशलाई गोल्ड मेडल ल्याउनु ल्याउनप्रति एउटा मान्छेको मिहिनेत हुनपर्छ र अहिलेको नानीहरूलाई नानीहरू एकदमै एक्टिभिटीतिर अलिकति कम्ती नै भए पनि जो जो खेल्छन् उनीहरूलाई राम्रोसँगले अपर्चुनिटी दिनुपर्छ र राम्रोसँगले ट्रेनिङ फिल्डमा गराउनुपर्छ र यसै भन्दै मेन्ली प्राइमेरी सेक्सनमा पनि सानोदेखिको नानीहरूलाई एक्टिभिटी जस्तै योगा भयो मेडिटेसन भयो रनिङ भइगयो साइक्लिङ भयो वाक वाकिङ भयो जगिङ भयो जस्तै इन्डोर इन्डोर गेम भयो तपाईँको बास्केटबल भयो भलिबल भयो योग सेक्सनहरू भयो जिम्न्यास्टिकहरू भयो टेबल टेनिस भयो हरेक पसिना आउने एक्टिभिटी गराउनुपर्छ सानोदेखिको नानीहरूलाई यो र यो नानीहरूको क्यारेक्टर बिल्ड हुन्छ र यिनीहरू स्ट्रेन्थ यिनीहरू स्ट्रेन्थ राख्ने हुन्छ र सानोदेखिको नानीहरूलाई योपट्टि योपट्टि चाहिँ ला लागेको छ भने पछाडि गएर नानीहरूले अवश्य देशले नाम कमाउँछ आफ्नो देशलाई राम्रो जग्गामा लगेर एउटा गोल्ड मेडलिस्ट हुन्छ ओलम्पिक र नानीहरू नानीहरू नै भारत इन्डियाको फ्युचर हो ल स्प स्पोर्ट्स भनेको धेरै नै अब सत्ता कुरा हो र जतिले पनि खेल खेल्छन् सबैलाई यो अनुरोध गर्नचाहन्छु नानीहरूलाई खेलदेखिको टाढो नराख्नुहोस् र नानीहरूलाई जहिले पनि पढाउनुहोस् पढाइको साथसाथ खेल अवश्य अवश्य खेलाउनुहोस् हरेक नानीहरूलाई